हेलो ए को बोल्नु भएको होला

ए हजुर हजुर फ्लिपकार्ट हजुर फ्लिपकार्ट हजुर हजुर हजुर

हजुर हजुर

ए नेटवर्क तपाईँको नेटवर्क अलिक डिस्टर्ब रहेछ कि नेटवर्क भएको जग्गामा जानुहोस् न

ह हजुर तपाईँको नेटवर्क अलिक डिस्टर्ब रहेछ कि नेटवर्क भएको जग्गामा जानुहोस् न

हजुर हजुर हजुर हजुर हजुर ए म त अहिले उता बाहिर छु कि अहिले अहिले बाहिर छु अहिले अब म फेरि मेरो यो फेरि अब अफिसियल नम्बर होइन नि त मेरो यो कम्पनीको नम्बर हो कि अन्त भरेतिर कहिलेतिर अहिले मे मलाई के भन्छ स्क्रिनसट गरेर तपाईँ मेरो नम्बरमा पठाउनु सक्नुहुन्छ डेलिभेरी हजुर डिलिभेरी त हुन्छ तपाईँको तर अब कोही बेला यस्तो हुन्छ अब टाइम ढिलो नत्र भने छिटो पनि हुनसक्छ तपाईँको हजुर हजुर ए तपाईँको त्यो एउटै मान्छेले हुँदैन नि त कि मान्छेहरू अब अर्कै अर्कै हुन्छ हामी डेलिभेरी अब थुप्रै हुन् हरू हुन्छ अन्त अब थुप्रैहरू हुन्छ नि त अन्त त्यही भएर चाहिँ सायद तपाईँको त्यहाँ उयो भयो होला हौ म फेरि कम्पनीमा एकखेप भन्छु नि ल अन्त त्यहाँपछि तपाईँ मलाई स्क्रिनसट गरेर पठाउनुहोस् कि मेरो नम्बरमा म पहिला अहिले यता छुइनँ बाहिर छु नि त कि अन्त अलिक एक कामले आइरहेको छु अन्त त्यही भएर नि मलाई स्क्रिनसट गरेर पठाउनुहोस् हजुर हजुर पर्सनल नम्बरमा चाहिँ मेरो पर्सनल नम्बरमा चाहिँ तपाईँ मलाई पठाउनुहोस् न हुन्छ हुन्छ हजुर आउँछ ढिलो छिटो आउँछ आउनु चाहिँ आउँछ तपाईँको हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ